मलाई नेपाली भाषाको उखान तुक्काहरू थुप्रो मन पर्छ रातभरि रुँग्यो बुढी जिउँदै नाँच्नु जान्दैन आँगन टेढो रातभरि आफ्नो हात जगन्नाथ आफू भलो त जगत भलो बाँदरको हातमा नरिवल कसैलाई भने मरीमरी कसैलाई भने परीपरी लगन लगनको बेलामा हगन मुखमा मोही छैन पिँधमा घिउ रात् रातभरि करायो दक्षिणा हरायो आफ्नो हात जगन्नाथ यो सबै मन पर्छ मलाई